र म मेरो भाइ बहिनीहरूसँग चाहिँ प्रायः प्रायः मिल्छु है अब कोही कोही बेला भाइ बहिनीहरू हो झगडा त परिहाल्छ झगडामै माया पनि हुन्छ है र त्यस्तो हामीमा त्यस्तो केही फरक त छैन हामी दिदी बहिनी प्रायः मिल्छौँ हामी केही गर्नु पऱ्यो भने पनि हामी दिदी बहिनी मिली मिली गर्छौँ र झगडा पर्नु पर्दाखेरि भाइसँग कोही बेला परिहाल्छ है त्यस्तो अब भाइ त सानो हुन्छ भाइहरू अब एकोहोरो एकोहोरो नै हुन्छ होइन त्यहाँदेखिको अब म पनि अब कोही बेला त्यस्तै हुन्छ अब कोहीबेला आफ्नो मुड पनि ठिक भएको हुँदैन र त्यस्तै भएर चाहिँ प्रायः दिदी बहिनीसँग चाहिँ हाम्रो मिल्छ नै कुरा पनि मिलिहाल्छ यो गरौँ भन्दा दुईजना मिली मिली भएर गरि पनि हाल्छौँ त्यस्तो नमिल्ने केही छैन